भाइ मैले अस्ति तपाईँकोबाट एउटा ल्यापटप लगेको थिएँ नि एचपीको यो यो प्रोडक्ट चाहिँ मलाई पुरा मन पऱ्यो है मैले भने जस्तै कलर पनि पाएँ होइन अन्त मैले जुन चाहिँ कन्फिगरेसनहरू थियो त्यो पनि ठिक ठिकै लाग्यो र मैले तपाईँले जुन जुन कनन्फिगरेसन चाहिँ त्यो उयसमा ल्यापटपमा भन्नु भएको थिय त्यही त्यही चाहिँ मैले घरमा आएर चाहिँ हेरेँ है अन्त त्यो ल्यापटपमा जुन जुन अब प्रोसेसर थियो है आइ फाइबको प्रोसेसर थियो फर्स्ट जेनरेसन थियो होइन त्यो पनि ठिकै रहेछ अन्तखेरि ऱ्याम तपाईँले आठ जिबी भन्नु भएको थियो आठ जिबी नै रहेछ र जुन चाहिँ तपाईँले हार्ड डिक्स वान टेट्राबाइटको भनेको थियो वान टेट्राबाइट पनि रैछ र फेरि तपाईँले त्यो एसएसडी कार्ड है एसएसडी पनि ठिकै रहेछ र यो कम्प्युटर चाहिँ अहिले मैले यो ल्यापटप चाहिँ एकदम स्मूदली चल्दैछ र जुन चाहिँ तपाईँले त्यो ल्यापटपसँग जुन चाहिँ ब्यागहरू दिनुभएको त्यो ब्यागको क्वालिटी पनि मन पऱ्यो र त्यो तपाईँले त्यो ल्यापटपसित चाहिँ जुन चैँ त्यो वाइरलेस कीबोर्ड र माउस पनि दिनु भाथ्यो त्यो पनि मैले राम्रै सँङले उ यो भयो र फेरि त्यो जुन चाहिँ ल्यापटपमा तपाईँले त्यो जुन जुन प्रोग्राम सफ्टवेरहरू हालदिनु भएको थियो है त्यो सफ्टवेरहरू पनि मलाई मनपऱ्यो र जुन चाहिँ विशेष त त्यो सफ्टवेर चाहिँ मैले जुन चाहिँ भिडियो एडिटिङको लागि भनेको थियो त्यो ठिकै भर्सनको हालदिनु भएछ र त्यो पनि मनपऱ्यो र अरू पनि मैले जुन चाहिँ एनटी भाइरस एनटी भाइरस भनेको थियो गार्जेनको त्यो पनि हालदिनु भएको रहेछ र यो प्रोडक्टको मलाई पुरा मनपर्यो र फेरि अब यसको वारेन्टी पनि रहेछ है वान इयरको र फेरि यहाँ अब अरू कोही पनि त्यस्तो ल्यापटप किन्ने चाहनेहरू मेरो भाइहरू छ र तपाईँको सर्बिस राम्रो लागेर चाहिँ मैले तपाईँलाई नै रिकर्ट तपाईँको दोकान रिकमेन्ड गरेको छु हो तपाईँलाई एकदम धन्यवाद तपाईंँको प्रोडक्ट मनपर्यो थेङक्यू